मलाई मेरो हस्बेन्डले महिनै पछि तलब पाएर मेरो हातमा दिनु हुन्थ्यो र तर त्यो पैसालाई मैले कसरी जोगाउनु भन्ने मलाई यादै भएन मैले त्यो पैसालाई खाएर घुमेर हिँडिबसेँ घुम्नु गएँ त्यो पैसालाई मैले जोगाएर राख्नै सकिनँ र मलाई चाहिँ म फेरि साथीहरू भेटेपछि साथीहरूसित इन्जोय गर्न थालेँ त्यसरी इन्जोय गर्दा गर्दाखेरि मैले यसरी पैसा नष्ट गरिसकेको थिएँ तर मलाई पैसा जोगाएर मलाई पछि समयमा पैसा चाहिन्छ भन्ने मैले यादै भएन मलाई त्यस्तो सोचै आएन तर पछि घरमा मेरो घरमा एकजना बहिनी अचानक बिमार भयो बिमार हुँदा मलाई चाहिँ यति साह्रो आ आपद् विपद् आइपर्यो र मैले पैसा खोज्दा खोज्दा पनि कसैको उसमा पनि पैसा पाउन सकिनँ म मलाई यति साह्रो म त्यो पैसाहरूको याद भयो याद आयो र मैले फेरि मेरो एकजना साथीकोमा गएर साथीलाई उधारो मागेँ र उधारो माग्दा विचारा त्यो साथीले मलाई अलिकति सहायता गर्यो र अब चाहिँ मलाई यति साह्रो पश्चाताप भएर मैले आफैले आफैलाई सम्हाल्नु थालेँ र मैले चाहिँ पैसा अब एकदमै जिन्दगीमा चाहिँ पैसाको महत्त्व के रहेछ भन्ने बुझेँ र मैले चाहिँ अब चाहिँ आफूले आफैलाई सम्हाल्न थालेँ र मैले पैसा पनि जोगाउन थालेको छु